मैले जीवनमा सामना गर्नुपरेको सबैभन्दा बहुत ठुलो चुनौती चाहिँ के थियो भन्दाखेरि चाहिँ अब यो जब म क्लास इलेभेनमा थिएँ त्यति बेला चाहिँ मैले साइन्स लिएको थिएँ होइन अन्त साइन्स चाहिँ अब टोटल्ली न्यु न्यु सब्जेक्ट जस्तै अब के हो के हो अब कहिले हाम्रो चाहिँ ओल्ड सिलेबस थियो होइन त ओल्ड सिलेबसबाट चाहिँ हामीले चाहिँ अब कहिले नपढेको टपिकहरू देख्दाखेरि बुकहरू पनि यत्रो मोटो मोटो देख्दाखेरि फेरि पुरा डिमोटिभेट गर्नुहुन्थ्यो स्कुलबाट पनि हो त्यही लागि चाहिँ साह्रो परेको थियो पुरा च्यालेन्जेस फेस गरेको थिएँ मैले यति बेला चाहिँ हो अनि फेरि मेरो फर्स्ट युनिटमा ग्रेडहरू म त्यस्तो थिएन त्यो राम्रो भएन अनि पुरा टिचरहरूले होइन पुरा डिमोटिभेट गर्नुभयो होइन अब सबै टिचर त त्यस्तो थिएन तर पनि अब पुरा प्रेसरहरू दिनुहुन्थ्यो होइन सक्दैन ड्रप गर्नु ड्रप गर्नुहरू भन्दै भन्नुहुन्थ्यो अनि त्यति बेला चाहिँ मैले पुरा च्यालेन्ज फेस गरेको थिएँ हो मेन्टली पुरा प्रेसर भएको थियो र पार चाहिँ कसरी गरेँ भन्दाखेरि चाहिँ अब कहीँ पढ्नु चाहिँ अब म पढ्थेँ होइन तर अब म चाहिँ एकदम स्लो विटेड खालको अब ढिलो बुझ्ने खालको त्यस्तो टाइपको थियो हो अनि मेरो चाहिँ धन्न साथीहरू कस्तो साथीहरू अब राम्रो थियो मजाले बुझाइदिन्थ्यो साथीहरूले पुरा हेल्प गर्थ्यो स्टडिजमा अनि त्यो हेल्प गर्दाखेरि चाहिँ अब पहिले बिस्तारै आफू पनि बुझ्दै बुझ्दै गएँ होइन अनि दिमाग खोलिँदै गयो अनि चाहिँ मैले आफै ट्राई पनि गर्नु थालेँ अनि मेरो सेन्टटप चाहिँ एकदमै राम्रो भएको थियो क्लास इलेभेनमा हो अन्त त्यहीले मलाई फेरि मोटिभेट गर्यो मोटिभेट गरेर म पढ्दै पढ्दै गएँ अनि त्यो मार्क्सले मोटिभेट गर्यो अनि पढ्दै पढ्दै गएँ अनि त्यसरी नै मैले च्यालेन्ज फेस गरेँ अब हार्डवर्क चाहिँ गर्नु पर्दोरहेछ अनि त्यस्तो भयो